जलपाइगुडी जिल्लाको उपलब्ध क्षेत्रमा यातायातको सुविधा जस्तो कि यहाँ टोटो छ जहाँ कि हामी सानो तिनो काम यताउति हिँड्ने छेउछाउको काम त्यसमै सुविधा छ जानु आउनुको अन्त यहाँ टोटो बस साइकलदेखिको लिएर तपाईँको स्कुटर भयो ट्रेन भयो धेरै चिजको सुविधा छ अन्त हामी अलिकति पनि केही काम पर्यो हामी टोटो प्रायः जस्तो टोटोमै हिँड्ने गर्छौँ अन्त त्यहाँदेखि त्यसको पछि